मलाई सबसे मनपर्ने खेल चाहिँ लुडो अनि त्यसमा चाहिँ मैले त्यसमा चाहिँ दुईजना खेलिन्छ अनि त्यसमा जुन राम्रो नम्बर आउँदै जान्छ अनि त्यसमा चाहिँ त्यसले चाहिँ त्यो सिडी पनि हुन्छ सिडी जस्तो अनि त्यसमा सिडी जस्तोमा एउटा साँप पनि बसेको हुन्छ अनि त्यसमा चाहिँ एकदमै मनपर्छ किनभने जब हामीले खेल्दै खेल्दै जान्छ कति नम्बर पाँचवटा नम्बर छवटा नम्बर हो यस्तो हुन्छ अनि त्यसमा टिकटिक लगाएको त्यसमा हुन्छ अनि जब त्यो सिडी चढ्ने बेलामा है एउ एउटा आयो भने खाली एक सिडी मात्रै बढ्छ अनि दुईटा आयो भने दुई सिडी हो यसरी बढ्दै बढ्दै जान्छ जब फेरि त्यसको सिडी बढ्दै बढ्दै गएर जब टक्कै त्यो साँपको मुख मुखमा पुग्ने बेलामा चाहिँ जब ए एउटाले मात्रै पुग्नु छ भने जब त्यहाँ पुग्छ भने चाहिँ त्यो साँपले खायोपछि चाहिँ फेरि तल पुछारमै झर्छ अनि त्यसमा चाहिँ त्यो गेम खेल्न चाहिँ मलाई मजा लाग्छ अनि जब जब हामी त्यसमा त्यो गेममा खेल्दै गयौँ भने चाहिँ अनि जब हामीले है राम्रो खेल्दै जान्छौँ अनि त्यसबाट पार गर्दै गयौँ भने चाहिँ हामीले सफलता त्यहाँबाट पाउँछ अनि त्यसमा मजा पनि आउँछ अनि त्यसमा त्यो साँपले खाएर तल झर्दा चाहिँ एकदमै हरेस पनि हुन्छ अनि त्यसमा मजा पनि आउँछ दुईजनाले खेलिन्छ अनि हामीले अनि अर्को खेल चाहिँ मलाई मनपर्ने अनि गोटी भन्छ अनि त्यस खेलमा चाहिँ पाँचवटा ढुङ्गाले हामीले खेल्ने गर्छ त्यसमा चाहिँ जति खेल्दा पनि हुन्छ हामीले पाँचजना अनि दुईजना तिनजना हो यसरी खेल्दा पनि हुन्छ अनि त्यसमा चाहिँ हामीले जब त्यो खेल खेल्दाखेरि चाहिँ हामीले त्यसलाई चाहिँ हामीले त्यो एक टुपा एक भन्दै हो यसरी खेल्ने गर्छ त्यसमा पनि अब हामीले जुन तिनवटा टिप्ने बेलामा हामीले त्यसलाई तिनवटै टिप्नुपर्छ अनि एउटा छोड्यो भने फेरि त्यो त्यो गेम राम्रो सफलता हुन सक्दैन अनि त्यो गेम खेल्दाखेरि अनि त्यसमा त्यस्तै हुन्छ कोही दुइटा टिप्ने हुन्छ अनि कोही एउटा टिप्ने हुन्छ कोहीमा त्यो पाँचवटै टिप्नुपर्छ अनि पाँचवटै टिप्दा फेरि एउटा छोडिएपछि त्यसमा पनि हामीले त्यो त्यो गेममा सफलता हुन सक्दैन अनि हामीले त्यसैगरी त्यो गेम पनि मलाई खेल्नु त्यसमा इच्छा लाग्छ त्यो गेम राम्रो छ अनि त्यसरी हामीले पाँचजनाले खेल्नु पनि सक्छ ग्रुप बनाएर अनि दुइजना तिनजनाले खेल्नु पनि सक्छ यसरी खेलिन्छ त्यो गोटीको गेम चाहिँ